मैले सिलाइ बुनाइको क्षेत्रमा भन्नु पर्दा मैले सिलाइ सिलाइ त मैले सिकेको छु मैले अब कुर्था साडीको फल्स हाल्नु ब्लाउज बनाउनु नानीको जामाहरू यो नाइट सुटहरू बनाउनु सबै मैले क्लास गरेर नै सिकेको छु तर यदि अब मलाई अझै यसमा सिक्नु हो भने अहिले त अब फोनमा गुगललाई मैले सोधेर यसको के के बारेमा गर्न किनभने अब मिसिन घरमा छ र मैले समय पाएँ मैले गर्नु खोजेँ भने त अब अहिले गुगलले सबै बताइदिइहाल्छ र अझै फ्युचरमा मैले केही काम कुरो पाइनँ र मैले केही गर्नुपऱ्यो भने चाहिँ म यो सिलाइलाई नै आफ्नो काम बनाएर एउटा पेसा बनाएर म काम गरेर अगाडि बढ्न चाहन्छु